बहिनी बाग्राकोट घुम्न आउँ भनेको अँ के बे कस्तो छौ त्यो बङ्गाल सफारी पनि घुम्नु जाउँ भनेको के के के कस्तो छ है त्यहाँको प्रबन्धहरू होटेलहरू कस्तो छ दोकानहरू कस्तो छ खाना पिनाहरू कस्तो कस्तो यसो बताइदिनुस् न ल हजुर हजुर हजुर

ए हजुर ए खानापिना कस्तो छ बहिनी हजुर ए त्यहाँ चाहिँ अब कस्तो कस्तो पशुप्राणीहरू कस्तो कस्तो छ हौ बहिनी यसो बताइदिनु नि हौ पशुप्राणीहरू त्यहाँ कस्तो कस्तो खालको छ अब बाघहरू भयो

डर त हुँदैन पशुहरूले त केही गर्दैन बाघहरूले केही गर्दैन

ए त्यही त खानाहरू पनि राम्रै छ नि बहिनी हुन्छ हुन्छ बहिनी राखेको